म चाहिँ सोसियल मिडियामा चाहिँ अब पुरै हेर्छु सबै वाट्सएप फेसबुक इन्स्टाग्राम पुरै हुन्छ सोसियल मिडियाको चिज तर त्यो सबै भरिमा चाहिँ फेसबुक फेसबुकमा चाहिँ हामीले पुरै साथीहरू बनाउनु सक्छौँ त्यसमा त हामी फेसबुक एकअर्कालाई बुझ्नु सक्छौँ जान्न सक्छौँ फुसबुकमा चाहिँ किनभने हामी चाहिँ अब कहाँ कहाँको हुन्छ दिल्ली मुम्बई कहाँ कहाँको हुन्छ र पनि हामी साथी साथी भएर हामी फ्रेन्डसिप एउटा फ्रेन्डसिप फ्रेन्डसिप टाइपको हामी हुनुसक्छौँ हामी साथी साथीको स्टोरीहरू हेर्न सक्छौँ हामी हामीले केही पोस्ट गरेको छ भने हामीलाई साथीहरूले रियाक्ट दिन्छ त्यो रियाक्ट हामीलाई अलिक खुसी हुन्छ त्यस्तो दिँदा लभ रियाक्ट हाहाहरूको पुरै हुन्छ अनि वाट्सएपमा चाहिँ हामीले पुरै देख्छौँ वाट्सएपमा पनि त्यहाँ त हाम्रो त्यही पर्सनल चिजहरू त साथी साथीले त्यही वाट्सएप अहिले त्यो जस्तो कि हिजो अस्ति स्कुलमा लकडाउन स्कुल लकडाउन हुँदाखेरि अनलाइन क्लासहरू अनलाइन क्लासेसहरू भएको त्यति बेला हामीलाई अनलाइन क्लासमा पुरै हामीलाई प्रयोग भएको थियो त्यो अनलाइन क्लास वाट्सएप चाहिँ हामीलाई पुरै राम्रो हुन्छ वाट्सएप पनि अनि हामीले इन्स्टाग्राम इन्सटाग्राममा फलोवर्स कहिले बढ्छ फलोवर्स त्यस्तो फलो इन्स्टाग्राममा पनि हामीले पुरै जान्नु सक्छु एकअर्कालाई हामी साथीसाथीहरू भेट हुनुसक्छौँ सोसियल मिडिया हामी गेम्स पनि खेल्नुसक्छौँ पुरै तर हामीले वाट्सएपमा चाहिँ आ पुरै साथीहरू भेट्न सक्छौँ मेन त गुगल अहिले गुगल निक्लिएको छ त्यो गुगल ट्रान्सलेट पुरै ट्रान्सलेट हामी गर्न सक्छौँ फेसबुक फेसबुकमा चाहिँ हामीले पुरै साथीहरू बनाउनु सक्छु किनभने हामी त्यहीँ फेसबुकमै हो भेटेको हामीले साथी भेटेको नभए किनभने हामीले पर्सनल साथीहरू हुन्छ तर फेसबुकमा चाहिँ हामीले चाहिँ अब कहाँ कहाँको साथीहरू भेट्नुसक्छौँ कहाँको साथी चाहिँ भेट्नुसक्छौँ फेसबुकमै त हुन्छ अब मेरो पनि कतिजना साथीहरू आधी त फेसबुक फेसबुकबाटै भेटेको किनभने पुरै मेरो साथीहरू छ सब फेसबुकबाटै भेटेको मैले फेसबुक वाट्सएप बाटै हाम्रो साथी हाम्रो रिलेसनसिप त्यसरी त्यस्तो फेसबुक टाइप फेसबुकबाट बढाउनु सक्छौँ किनभने फेसबुक चाहिँ हाम्रो हामी त एउटा पर्सनल ज्यादा चलाउनु हुँदैन फेरि अनि त्यो लिमिटले त्यो रात दिन चलाउनु हुँदैन कसै अहिले सबैजना हुन्छ त्यो रात दिन फेसबुक इन्स्टा इन्स्टा चाहिँ तर ज्यादा अनलाइन पनि आउनु हुँदैन हामी लिमिट हुन्छ त्यो अनलाइन आउनुको हामी लिमिटमा आउनु पर्छ अनलाइन ज्यादा पनि अनलाइन आउनु हुँदैन किनभने कसै हुन्छ ज्यादा अनलाइन त्यसले आफ्नैलाई हानी पहुचाउँछ बिमार भएर त्यो लेट नाइट तर यो सबको लेट नाइट हुन्छ अहिले प्राय जस्तो तर म चाहिँ लेट नाइट हुँदैन मेरो चाहिँ किनभने म चाहिँ हेर्छु अनलाइन आउँछु राती तर म आफ्नो पर्सनल काम हुन्छ मेरो पर्सनल कामहरू गर्छु अनलाइन आउँछु त्यो सोसियल मिडियामै मात्रै आउँदिन म म पर्सनल उयसमा आउँछु किनभने चाहिँ हामी चाहिँ अनलाइन पनि आउनु पर्छ त्यो सोसियल मिडियातिर आउनु पर्छ तर कतिवटा पर्सनल चिज हुन्छ कोही बेला हुन्छ साथीभाइहरू भेट्छ होइन रातभरि अनलाइन हुन्छस् त्यस्तो टाइपको कुरा गर्छ तर त्यो सोसियल मिडिमा मात्रै अनलाइन हुँदैन किनभने चाहिँ हामी चाहिँ पर्सनल कामहरू हुन्छ कोही बेला वर्क गर्नुपर्छ कोही बेला के हुन्छ त्यसमा हामी सोसियल मिडिया आफै अनलाइन आउँदैन हामी कि आफ्नो वर्कको लागि चाहिँ हामी अनलाइन आएको हुन्छौँ किनभने वाट्सएप मेन अहिले त वाट्सएपमा ग्रुपहरू बनिन्छ हामीलाई भिडियो कलहरू सजिलो हुन्छ पुरै हुन्छ राम्रै हुन्छ ट्विटर भयो अहिले टिकटक र यस्तो पुरै निस्किएको छ गेम्सहरू खेल्दा गेम्स पनि ज्यादा खेल्नु भएन फेरि ज्यादा खेल्यो भने त्यसमा अलिक उयो हुन्छ ठिकैको खेल्नु पऱ्यो गेम्स पनि अनि मेन कुरो चाहिँ के छ भने चाहिँ हामीलाई वाट्सएप चाहिँ मेन वाट्सएप चाहिँ जरुरत मेरो त्यही लाग्छ किनभने इन्स्टा फेसबुक मेरो पनि छ पुरै सबै चलाउँछु इन्स्टा फेसबुक सबै छ गेम्स चाहिँ आँखामा पनि छ तर मलाई मनपरको चाहिँ वाट्सएप मात्रै किनभने वाट्सएपमा चाहिँ हामीले एकअर्काकोलाई बुझ्नुसक्छ बोल्नुसक्छ भिडियो कल कल नर्मल कल पनि हुनुसक्छ स्टेटसहरू हामी हाल्नु सक्छौँ साथी साथीमा अब बोल्नुसक्छौँ हामी स्कुलको ग्रुपहरू हामी पर्सनल ग्रुपहरू बनाउन सक्छौँ किनभने वाट्सएपमा चाहिँ पुरै राम्रो थिङ्ग्स हामी ल्याउनु सक्छौँ फेसबुक इन्स्टा प्राय जस्तो पुरै हुन्छ एप्स तर मलाई फेसबुक ठिकै छ हामी मेसेन्जर लु बोल्नुसक्छौँ र इन्स्टा अहिले सोसियल मिडिया ओएलएक्स त्यसमा हामी हामी आफ्नो हामीलाई केही चिज किन्दैछौँ भने हामी त्यसबाट पाउन सक्छ हामी सेकेन्ड ह्यान्ड बाइक गाडी त्यसो पुरै त्यहाँबाट किन्नुसक्छ अहिले त स्पोटिफाई पनि निक्लिएको छ स्पोटिफाई स्पोटी प्राय अब म त्यहीँबाट सुन्छु स्पोटिफाईबाट सङहरू सुन्न सक्छ नयाँ नयाँ नयाँ नयाँ सङहरू त्यहाँ आवश्यक छ अन्त थ्याङ्क यू